पश्चिम बङ्गालको प्रमुख मनोरञ्जन केन्द्रहरूमा चाहिँ अब मेरो छेउछाउमा भएको चाहिँ एउटा सिलगढीको जुन चाहिँ सिटी सेन्टर छ त्यहाँनिर भयो किनभने त्यहाँनिर चाहिँ धेरै मान्छेहरू आउँछन् घुम्न घुम्न भन्दाखेरि पनि सिटी सेन्टर एउटा ठुलो मल छ जसमा चाहिँ अब सपिङ भयो क्लब्सहरू भयो पब्सहरू भयो रेस्टुरेन्ट भयो मुवी थिएटरहरू छ नानीहरूको लागि खेल्ने जग्गा छ त्यो कारणले गर्दाखेरि चाहिँ अब इन्टरटेनमेन्ट सेक्टरमा यो धेरै पनि अब राम्रो छ जग्गा होइन अनि अर्को चाहिँ अब दार्जिलिङ जुन चाहिँ एरिया जुन चाहिँ डिस्ट्रिक छ त्यो दार्जिलिङ नै पनि अब धेरै राम्रो जुन चाहिँ चाहिँ जसलाई चाहिँ अब मान्छेले क्विन अफ् हिल्स पनि भन्छ जसमा चाहिँ अब टाइगर हिल भयो जहाँबाट चाहिँ कञ्चनजङ्घाको एकदमै राम्रो दृश्य बिहानखेरिको एकदम राम्रो दृश्य देखिन्छ जसमा चाहिँ बिहान चार बजीदेखिको चाहिँ मान्छेहरू धेरै भिड लागेर खालि त्यो मर्निङ भ्यू मात्रै हेर्नको लागि धेरै भिड लाग्छ मान्छेहरू अनि त्यहाँनिर रक गार्डन भयो जुन चाहिँ अब घुम्ने जग्गाहरूमा टाइगर हिल त भनिसकेँ मैले त्यही कुरा हो होइन अनि अब अर्को चाहिँ दार्जिलिङमै एउटा रक गार्डन पनि छ जहाँनिर चाहिँ रोपवेमा मान्छेहरूले एउटा ठुलो टी स्टेटमा घुम्नु जान्छ त्यो रोपवेबाट अप एन्ड डाउन पनि गर्छन् अनि त अर्को एउटा जू पनि छ त्यहाँनिर चाहिँ अब रेड पान्डा हाम्रो दार्जिलिङमा चाहिँ रेड पान्डा चाहिँ धेरै अब त्यो जूमा चाहिँ त्यो रेड पान्डा चाहिँ धेरै फेमस छ होइन अन्त अरू जग्गामा देख्न एकदमै कम्ती पाइन्छ तर त्यहाँनिर चाहिँ अब स्नो लियोपर्ड भयो हौ तिनीहरूले गर्दाखेरि चाहिँ एउटा अब मुख्य मनोरञ्जन केन्द्र पनि मानिनसक्छ त्यसलाई पनि होइन अनि अर्को चाहिँ अर्को त्यहीँनिर एउटा बोटानिकल गार्डन पनि छ जसमा चाहिँ अब नानीहरू भयो आफ्नै जग्गा मतलब आफ्नो त्यहीँ जग्गाकै नानीहरू पनि जान्छन् घुम्न अनि अब जुन चाहिँ अब पढ्ने स्टुडेन्टहरू भयो जूलोजीको स्टुडेन्टहरू भयो या त कुनै पनि बोटानीको स्टुडेन्टहरू भयो उनीहरू चाहिँ एक्सकर्सनको लागि पनि जाने गर्छ त्यहाँनिर